मेरो घरमा गाई छ कुखुरा छ सुँगुर छ दिनभरि हेर्नुपर्छ तिनीहरूलाई स्याहार सुसार गर्नुपर्छ गाई छ गाईले घाँस काट्नुपर्छ गाईले घाँस खान्छ अनि दिउँसो भएपछि गाईलाई कुँडो दिनुपर्छ पानी दिनुपर्छ टाइम टाइममा कुखुरा छ कुखुरा कुखुराले दिनमा दुई टाइम चारो दिनुपर्छ स्याहार्नु पर्छ सुँगुर छ सुँगुरलाई चारो पकाइ दिनुपर्छ बारीहरूबाट काटेर ल्याएर जङ्गलहरू जानुपर्छ चारोहरू घोलेर पकाएर लिएर हेर्नुपर्छ खोरमा राख्नुपर्छ गाईले घाँस खान्छ र यही स्याहार्नु पर्छ भाँडामा लगेर दिनुपर्छ कुँडोहरू पनि तातो हुनुहुँदैन बेसी रहेको नुनहरू हालेर पानी दिनुपर्छ त्यो पनि अलिकति हेरेर तातो होइन खाएपछि त्यो भाँडा यताउता पल्ट्याइदिन्छ त्यो दिएर पर्खिनुपर्छ खाइसके पछि लिनुपर्छ दिनभरि मान्छे त्यही घरमा बस्नुपर्छ चारो घाँसहरू सकेपछि कराउँछ त्यसलाई उयो गर्नुपर्छ घाँस हालिदिनुपर्छ खाइसके पछि कुखुराहरू हुन्छ यादहरू गर्नुपर्छ बनढाडेहरू आइदिन्छ आएर घरमा मान्छे छैन भने दिउँसो हुँदो बनढाडे आएर कुखुराहरू लगिदिन्छ हेर्नुपर्छ बनढाडेलाई खेद्दै कखुराहरू रुँग्दै बस्नुपर्छ अन्डाहरू पारेको हुन्छ ओथ्रा बस्न थाले पछि कुखुरालाई बस्ने ठाउँहरू हेरिदिनुपर्छ बनाइ दिनुपर्छ र अन्डाहरू पारे पछि ल्याएर अलग्गै राखिदिनुपर्छ स्याहार्नु पर्छ उयोहरू आउँछ बनढाडेहरूले लान्छ भनेर यता जङ्गलहरूबाट आउँछ गाउँठाउँमा यसरी आइरहन्छ सुँगुरहरूलाई घरिघरि चारोहरू मिक्स चारोहरू खानु मन नगर्दा बेसी कराउँछ उयोहरू गरिदिनुपर्छ कलिलो कलिलो पत्ताहरू काटेर हालिदिनुपर्छ मैला गर्छ सुँगुरले त्यो सफा गर्नुपऱ्यो खोरहरू मजाले ढाकिदिनुपऱ्यो नभए सुँगुर पनि निक्लिनेहरू हुन्छ निक्लेर कता कता जा गइदिन्छ फेरि लिएर चारोहरू देखाउँदै खोरमा हाल्नुपर्छ गाईलाई नि बाँधेर राख्नुपर्छ उम्किदिन्छ ऊ नाश गरिदिन्छ जतासुकै डु गएर खेतबारीहरूतिर गएर सब्जीहरूको सबै नाश गरिदिन्छ सागहरू खाइदिन्छ गाईहरूलाई मजाले बाँधेर राख्नुपर्छ रुँग्नुपर्छ त्यसको मैलाहरू गोबरहरू सफा गर्नुपर्छ तिनीहरू पनि हिलो हुन्छ त्यहाँ मैला हुन्छ तिनीहरू सोहोर्नुपर्छ एक ठाउँ स्टोर गर्नुपर्छ त्यहाँदेखिको जङ्गलबाट सोत्तरहरू ल्याएर आछ्याइ दिनुपर्छ सुक्खा ठाउँ बनाइ दिनुपर्छ गाईलाई पनि अझै बच्चाहरू थियो भने दुध दिन्छ त्यो दुध दुहुनु पऱ्यो बिहान बेलुका बच्चाहरूलाई दुध दिनुपऱ्यो स्याहार्नु पर्छ सुँगुर कराउँछ हिँड्छ कुखुराहरूलाई लगिदिन्छ भनि बेलुका भएपछि थुन्नुपर्छ कुखुराहरूलाई